हेलो हजुर बहिनी नमस्ते हजुर हजुर बहिनी त्यही त तपाईँ नआएको पनि धेरै भयो भनेर म पनि सम्झँदै थिएँ यही त मेरैबाट लानुहुन्थ्यो के भयो भनेर फोन गर्ने वालै थिएँ म पनि है अन्त अहिले चाहिँ सामानहरू त अहिले त अब सस्तै छ अब तेलहरू पनि अलिक दाम घटेको छ है तपाईँ अब लाँदैगरेको मान्छेले हाम्रोबाट खाइदिनु भएन भने त हामीलाई घाटा लाग्छ भनेर नि ए तेलहरू त अहिले घटेको छ फर्चुनको तेलहरू एक सौ चालिसहरू भएको छ हो तेलहरू अस्ति चाहिँ निकै बढेको थियो अहिले कम्ती भएको छ तेल चामल पनि प्याकेटको अहिले राम्रो तपाईँहरूले खाने खालके चामलहरू अलिकति घटेर आएको छ हो त्योहरू लानुभयो भने चाहिँ म मिलाइदिन्छु नि तपाईँलाई आउनुभयो भने हो तपाईँहरूले अब मोठमा महिना महिनावारी मोठमा खाँदाखेरि तपाईँहरूलाई निकै सस्तो पर्छ

हजुर हजुर ए हजुर दालहरू अहिले एक सौ मुसुरी दालहरू एक सौहरू छ एक सौ अब अरू ठाउँमा बेच्नेले एक सौ दस गरेर पनि बेच्छ है म चाहिँ अब सधैँको ग्राहकलाई सस्तै गरेर नै मिलाएरै दिइहाल्छु सबैजनालाई नै हो राम्रै छ दालहरू त सबै चाना दाल रहर दाल तपाईँले अब पहिला पहिला अलिअलि त लानुहुन्थ्यो होइन त्योहरू त दालहरू भयो चियापत्तीहरू भयो चियापत्तीहरू भयो है चिनीहरू चिनीहरू भयो सबै अब तपाईँले मजाले लानुहुन्थ्यो मैले तपाईँलाई सम्झिरहेकै थिएँ है पहिले अब निकै भयो नआउनु भएको भनेर सम्झँदै थिएँ हो लानुहोस् न लेखाएर लेखाएर लानुहोस् महिना मरेपछि पैसा त भइहाल्छ नि हो दिनुओर्नु त लेखाएर लानुभए हुन्छ घरमा के के चाहिन्छ कसो कसो चाहिन्छ हो तपाईँले मिलाएर लानुभयो भने पैसा त पछि महिना मरेर मिलिहाल्छ नि हजुर थुक्पाहरू पनि छ नि हाम्रो यहाँको कालिम्पोङको लोकल लोकल लोकलहरू पनि छ तपाईँले आँटाको लानु चाहनुभयो भने आँटाको लाँदा पनि भयो होइन अब त्यस्तोहरू लानुभयो भने पनि हुन्छ नानीहरूलाई राम्रो पनि हुन्छ हेल्दी पनि हुन्छ हजुर हजुर हजुर हजुर त्यही त तपाईँले गर्नुहोस् न के के लानुहुन्छ है प्याकेटको लानुभए पनि हुन्छ नभए तपाईँले छवटाहरूको सेट्टै डल्लै उठाउनुभयो भने अझै राम्रै हुन्छ त्योहरू सबै तपाईँहरूले अब मिलाएर अलिक आखिरमा लन्चको लागि थुप्रै नै चाहिन्छ होइन हो त्योहरू अलिक थुप्रै थुप्रै लगी राख्नुभयो भने राम्रै हो लानुहोस् आउनुहोस् न आउनुहोस् न कि मिलाएर म दिइहाल्छु सबै त्यो पैसाको चिन्ता नगर्नुहोस् बादमा पैसा त महिना मरेर पे गर्नुभयो भने भइहाल्छ ल हुन्छ हुन्छ हुन्छ धन्यवाद फोन गरिदिनु भएकोमा हुन्छ